मानिस स्वभावले नै एक ठाउँमा बसिरहन सक्दैनँ यसर्थ मानिस एक ठाउँदेखि अर्को ठाउँ घुम्न जान रुचाउँछन् र यसरी मानिसले आफ्नो जीवनमा कैयौँ यात्राहरू गर्छन् यात्रा गर्ने क क्रममा धेरै संस्मरणहरू पालेर राखेको हुन्छ यसरी नै मैले पनि आफ्नो जीवनकालमा धेरैवटा यात्राहरू गरेको छु यी यात्राहरूमा मैले तिता अनुभवहरू पनि बटुलेको छु किनकि हामी जुन ठाउँबाट प्रतिनिधित्व गर्छौँ त्यो ठाउँ दार्जिलिङ कालिम्पोङ जहाँ गोर्खा अथवा नेपाली जातिका मानिसहरू बस्छन् र गोर्खा अथवा नेपाली जाति जसको अनुहारको बनावट झलस्सै हेर्दाखेरि नर्थइस्ट इन्डियन अथवा चाइनिस जापानिसको अनुहारसित मेल खानुजान्छ र नेपालको नेपालीसित हुबहु यो अनुहार चिन्हित हुँदछ यसर्थ भारत देशको जति पनि हिन्दी बोलिने राज्यहरू छन् ती राज्यहरूमा यात्रा गर्दाखेरि भेदभाव अथवा पुर्वाग्रहको सामना गर्नुपर्छ र यो मैले मेरो जीवनमा पनि धेरैचोटि अनुभव गरेको छु यात्राको क्रममा विशेष गरेर दिल्लीको यात्रामा दुई हजार सोह्र सालमा गएको थिएँ जब कि रेड फोर्ट परिदर्शनको निम्ति भारतीयहरूले केवल बिस रुपियाँ तिर्नुपर्छ भनेदेखि विदेशीहरूले दुई सय पचास रुपियाँको टिकट काट्नुपर्दछ र म भारतीय भएको नाताले टिकट काट्ने लहरमा भारतीय काउन्टरमा उभिएको थिएँ तर काउन्टरबाट मलाई विदेशीको काउन्टरमा पठाइयो किनकि मेरो अनुहार भारतीय अनुहार नभएर विदेशीको अनुहार जस्तो थियो अनि मैले त्यहाँ धेरै सङ्घर्ष गरेर आफू भारतीय भएको पहिचान दिन बाध्य बनेको थिएँ यसरी भेदभाव गरिएको हामीले आफ्नै देशमा महसुस गरेका छौँ भनेदेखि यसरी नै रेड फोर्ट अथवा लालकिलामा मात्र नभएर आग्रा जहाँ ताजमहलको परिदर्शन गर्न गएका थियौँ त्यहाँ पनि आफूलाई विदेशीको लहरमा उभ्याइएको थियो त्यहाँ पनि आफूले धेरै सङ्घर्ष गर्नुपरेको यहाँ यानिकी जो पनि त्यस विभागसित सम्बन्धित त्यस टिकट काउन्टरमा बसेका मानिसहरूलाई आफूले आफ्नो परिचय दिन आफ्नोमा भएको पासपोर्ट आधार कार्ड भोटर कार्ड देखाउन पर्न बाध्यता भएकोले गर्दा यो देश अथवा मेरो देश अथवा हाम्रो देशमा निश्चय पनि जुन हिसाबको विविधताले भरिएको देश छ यो देशमा हामीलाई कहीँ न कहीँ हेर्ने नजर पटक्कै राम्रो नभएको पनि यो तत्कालीन भन्ने भनाइमा म राख्न चाहन्छु र यदि यसलाई अन रेकर्ड राखेर यसलाई एडिट नगरी जसले पनि यो पढछन् अथवा यसलाई हेर्छन् उहाँले यदि को कुरा बुझ्नसके भारत सरकारको गृह विभागमा यो कुराको पनि अनुमोदन गरिएको हुनुपर्छ दार्जिलिङ कालिम्पोङको मानिसहरूको अनुहार नेपालको मानिसको जस्तै अथवा नर्थइस्टको नर्थइस्ट इन्डियाको मानिसहरूको जस्तै अथवा जापान कोरिया चाइनाको मानिसको अनुहार जस्तै भए तापनि उनीहरू अनुहारले त्यस्तो देखिए तापनि वास्तवमा उनीहरू खाँटी भारतीय नागरिक हुन् यसर्थ विगत धेरै वर्षदेखि दार्जिलिङ पाहाडका मानिसहरूले आफ्नो छुट्टै राज्य गोर्खाल्यान्ड हुनुपर्छ भनेर आवाज पनि उठाइरहेका छन् आवाज उठाउनुको पछाडि परिचयको कहीँ न कहीँ कमजोरीले गर्दा पनि हो जुन हिसाबले भारत देशमा अन्य समुदायका मानिसहरूले भेदभाव अथवा पुर्वाग्रह राखेर जुन हिसाबले व्यवहार गरिरहे छन् त्यो व्यवहारलाई समुचित उत्तर दिनुको निम्ति पनि गोर्खाल्यान्ड राज्य अनिवार्य रूपमा बनिनुपर्छ भनेर विगत पन्ध्र वर्षदेखि भारतमा शासन गर्ने वर्तमान सत्ताधारी दल भारतीय जनता पार्टीलाई तिन तिनपल्ट सांसद दिन पनि सक्षम भएको हामी गोर्खा जाति अथवा नेपाली भाषी दार्जिलिङ पाहाडका आम नागरिकको यो एउटा दिर्घकालीन माग पनि छ र यो दिर्घकालीन मागलाई पुरा गरिए खन्डमा आगामी दिनहरूमा गोर्खा जाति अथावा नेपाली भाषीहरूले भारतको अन्य राज्यहरूमा विशेष गरेर हिन्दी भाषी राज्यहरूमा भेदभाव अथवा पुर्वाग्रहको सामना गर्नु पर्दैन भन्ने म यहाँबाट जानकारी गराउन चाहन्छु